हेलो अन्जना मिस हो ए हजुर ए हामीलाई त फिप्टिन अगस्तको हाम्रो प्रिन्सिपलले एउटा नानीहरूको लागि प्रोग्राम गर्नु भन्नु भएको रहेछ र त्यसमा चाहिँ तपाईँले के के गर्नु हुन्छ हजुर के गर्नु हुन्छ होला तपाईँले एउटा गर्नु होस् न एउटा हाई क्लासलाई चाहिँ लिएर तपाईँले मार्च पास्ट गर्नु होस् है अन्त हजुर उनीहरूलाई चाहिँ मार्च पास्ट गराइदिनु होस् अन्तखेरि चाहिँ क्लास सेभेन एटलाई चाहिँ तपाईँले एउटा ड्रिल गरी गराइदिनु होस् है हुन्छ त्यसो गऱ्यो भने हजुर त्यो ड्रिल गराइदिनु होस् है अन्त अब त्यो स्कुलको त्यो अरू त प्रोगामहरू हुन्छ है त्यतिले मात्रै त हुँदैन होला अरू के गराइदिनु हुन्छ ए नेपाली डान्स गराइदिनु हुन्छ हजुर अन्त त्यो त्यो बाहेक है अरू पनि अब स्कुलकोहरू कतिवटा उयसहरू प्रोग्रामहरू हुन्छ होला है अन्त त्यसमा चाहिँ अब फेरि एउटा चाहिँ मार्च पास्ट भयो एउटा चाहिँ ड्रिल भयो अर्को चाहिँ नेपाली डान्स नेपाली डान्स पनि ठिकै हुन्छ है अन्त त्यसमा अरू चाहिँ के गराउनु हुन्छ त्यही गर्नु पर्छ होला हजुर हजुर सबैजना मिसहरू भएर सबैजना नै खट्नु पर्छ है अब हामीलाई नै तपाईँलाई मलाई नै जिम्मा दिएको छ हो प्रिन्सिपलले पनि अब त्यसमा चाहिँ अब हामी नै अब अघाडि बढाएर नानीहरूलाई है राम्रोसित अब मार्च पास्ट ड्रिल नेपाली डान्सहरू चाहिँ राम्रो राम्रो सिकाउँ है के गर्नु हुन्छ तपाईँ त्यही गर्नु पऱ्यो है तपाईँले के भन्नु हुन्छ भन्नु होस् न हजुर त्यही त नानीहरूलाई फर्स्ट सेकेन्डहरू बनाएर उनीहरूले आफ्नो प्राइजहरू उनीहरूले नै पावोस् है अन्तखेरि मार्च पास्ट चाहिँ एकदमै राम्रो सिकाउनु पर्छ है नानीहरूलाई त्यो चाहिँ अब हाई क्लासकोलाई नानीहरूलाई राख्नु पर्छ हो अन्त उनीहरूलाई मार्च पास्ट पनि एकदमै राम्रो गरेर विशेष चाहिँ अब सानो नानीहरूलाई चाहिँ अब डान्स चाहिँ एकदमै उनीहरूलाई सिकाउनु पऱ्यो होइन अब त्यो अब डान्स पनि अब नानीहरूले राम्रोसित गरोस् होइन ए हुन्छ त हुन्छ मिस हामी स्कुलमा कुरा गरौँ न त ल मैले राखे ल ए हुन्छ हुन्छ हुन्छ सोमवार क्लासमा कुरा गरौँ न ल राखे ल